हामी चाहिँ ग्राउन्डमा कुद्नु जान्छ त्यसमा चाहिँ चार रनिङ हान्छ हामीहरू अनि फुट बल म्याचहरू खेल्छ हामी सन्डेहरूतिर उताको राइमाटाङ भर्सेस कहाँ कहाँको चाहिँ टिमहरू हुन्छ त्यसमा खेल्छ हामी फुट बल अनि हामीहरू पनि कहिले कहिले जान्छ उनीहरूको लाइनतिर खेल्नु फुट बल खेल्ने टाइम चाहिँ हाम्रो जिउहरू हेल्दी हुन्छ अनि भली बल खेल्नु चाहिँ हुन्छ भली बल खेल्दा चाहिँ जिउ फिट हुन्छ टेनिस ऱ्याकेटहरू खेलकुद गर्दा म खेलकुदको टाइम हो अनि मेरो फ्रेण्ड छ अनि हामीहरू सधैँ खेल्छ फुट बल जिउ फिट हुन्छ रनिङ गर्नु जान्छ अब हाम्रो फेरि टेन क्लास पुग्ने बित्तिकै हामी कुद्नेछौँ जब्को लागि अनि सधैँ कुद्नेछौँ टेनको टेन क्लास पुगेर कुद्नेछौँ हामीहरू रोडतिर फुटबलतिर अनि आर्मीतिर ट्राई गर्नेछौँ ठुलो भएर अनि रनिङ गर्नु जानेछौँ सबैजना यहाँ साथी म रनिङ गर्नेछु ग्राउन्डतिर रनिङ गर्नेछौँ तपाईँहरू ठुलो भयो रनिङ गर्नु किलो मिटर कति कति किलो मिटर ग्राउन्डमा चार रनिङ हान्नेछौँ हामीहरूले यो पनि भयो अनि सकियो हाम्रो रनिङ चाहिँ हामीले वान टु थ्री किलो मिटर गर्छ रनिङ हामीले अनि रनिङ रनिङको बारेमा चाहिँ रनिङले फिट पनि गर्छ बडीहरूलाई डाइजेस्ट पनि गर्छ त्यही हो फ्लुइड डाइजेस्टहरू गरिदिन्छ उयोले बडीले अनि हामीलाई त्यसको बिमारीहरू पनि हल्का हल्का बचाउने कोसिस गर्छ त्यसले अनि हामीलाई चाहिँ त्यो कुद्नु कुद्नु मन लाग्छ तर हामी मोटो हुँदा फेरि हामी कुद्यो भने पातलो पनि हुनु हुन्छ पातलो हुन्छ त्यही भएर कुद्नु पर्छ टाइम टाइममा आफ्नो टाइम निकालेर कुद्नु पर्छ फुट बल खेल्नु पर्छ भली बल खेल्नु पर्छ टेनिस ऱ्याकेट कुद्नु जानु पर्छ वान टु किलो मिटर अनि कुद्नु गएर फिट एन्ड फाइन हुन्छ होइन अनि घुमेर साह्रो गल्छ कुद्नु कहाँ जानु पर्छ भनेर कुद्नु नै हाम्रो जिउ फिट एन्ड फाइन पनि हुन्छ त्यही पनि हो होइन अनि कुद्नेको फाइदा पनि छ फाइदा छ कि किनकि कुद्यो भने अब जिउ फिट एन्ड फाइन हुन्छ अनि ठुलो भएर जब्को लागि पनि जस्तो कि आर्मी पुलिसहरूतिर गयो भने इक्जाम पास भयो भने कुद्ने त्यहाँ कुद्ने रेसिङ हुन्छ त्यसमा पास भयो भने जब्हरू पाउँछ त्यो लागि चाहिँ हाम्रो हामी कुद्नु पर्छ भनेर चाहिँ हामी कुद्छौँ अनि यो एउटा कुरा छ कि कुद्ने बारेमा चाहिँ म एकदम इन्ट्रेस्टेड छु कुद्यो भने चाहिँ एकदम इन्ट्रेस्टेड छु म होइन अनि कुद्नु चाहिँ मेरो मनमा पहिलादेखिको उयो छ कुद्ने रेसहरू खेल्नु मेरो पहिलादेखिको मन छ खेल्ने त्यही भन्नु चाहन्छु अनि कुद्नेको फाइदा मेन फाइदा चाहिँ उयो हो आर्मीतिर आर्मी आर्मी पुलिसतिर अनि कुद्ने बेलामा हामी कुद्ने बेलामा चाहिँ बेसी जुत्ता लगाएर जानु पर्छ जुत्ता सक्सहरू लगाएर जानु पर्छ अब सक्स लगाएन भने पनि कुद्ने बेलामा खुट्टा दुःख्छ रनिङ गर्ने बेलामा खुट्टा दुःख्छ त्यही लागि सक्स र जुत्ता चाहिँ कम्पलसरी हो कुद्ने बेला लगाउनु पर्छ अनि त्यो लागि चाहिँ हामी सक्स मोजाहरू लगाएर कुद्नु जानेछौँ सबतिर इमेर्जेन्सी जब कुद्ने बेलामा कुद्ने बेलामा चाहिन्छ होइन अनि ठुलो भएर आर्मी भएर पनि चाहिन्छ कुद्नेछौँ हामी अनि सबजना साथी भाइहरू सबजना जान्छौँ कुद्नु ठुलो भएर आर्मी बनिने कोसिस गर्छु म टेन क्लास हुनु बित्तिकै कुदेर